हजुर भन्नुहोस् हजुर हो त

हजुर म डेलो मेरो त टुरिस्ट क्याब हो जहाँ पनि जानु सक्छु तपाईँ चाहिँ कुन चाहिँ डेलो डेलोपट्टि जानुहुन्छ डेलो

ए हजुर दुइटै नजिक नजिक नै हो डेलो त करीब यहाँबाट स्ट्यान्डबाट चार पाँच किलोमिटर त्यति मात्रै पर्छ अनि दुर्पिन पनि त्यति त्यति नै डिस्ट्यान्स हो तपाईँ एकै दिनमा कम्प्लिट गरेर पनि आउनु सक्नुहुन्छ अनि त्यही अनुसारको गाडी भाडाहरू पनि हुन्छ हो अनि तपाईँहरू चाहिँ कतिजना मेम्बर हुनुहुन्छ हजुर हजुर हजुर डेलोमा डेलोमा घुमिसकेर चाहिँ अलिकति तल त्यहाँनिर होटेलहरू छ त्यहाँनिर लन्च गर्नु सक्छ डेलोमा त एक्ज्याक्टली छैन त्यहाँनिर फास्ट फुडहरू मात्रै पाउनुहुन्छ तपाईँले अलिकति तल चाहिँ राम्रो राम्रो होटल्सहरू छ होमस्टेहरू पनि छ त्यतातिर अनि तपाईँ हजुर डेलोमै नै चाहिँ एटिएम छैन तपाईँले टाउनदेखि बाहिर चाहिँ त्यति डिस्ट्यान्समा पाउनु हुँदैन डेलोमा पनि छैन दुर्पिन साइडमा चाहिँ छ तपाईँको दुर्पिन साइडमा चाहिँ त्यहाँनिर अलिकति माथि दुर्पिनदेखि अलिकति तल चाहिँ एटिएम छ त्यहाँनिर बाटोमा यसो रोड साइडमै हजुर

हजुर हजुर एक दुइवटा त्यहाँनिर घोडाहरू राखिएको हुन्छ तपाईँ राइड गर्नु सक्नुहुन्छ माथि त्यो लजमै वरिपरि नै हजुर हजुर हजुर तर टाउनको हुनु त एउटा एउटै डिस्ट्यान्स हो कि डेलो त तपाईँ करीब यहाँबाट बजारबाट खुल्ला रूपमा ट्राफिक खुल्ला भयो भने त तपाईँको बिस पच्चिस मिनटमा पुगिहाल्नुहुन्छ डेलो अनि दुर्पिन पनि स्ट्यान्डदेखि तपाईँले बिस पाच्चिस मिनटमा नै पुगिन्छ त्यति टाढो होइन हजुर डेलोमा चाहिँ तपाईँ खेल्ने लायक चाहिँ छैन डेलोको एक्ज्याक्ट पुग्ने पुग्ने बेलामा त्यहाँनिर चाहिँ तपाईँले साइन्स सेन्टरहरू चाहिँ घुम्नु सक्नुहुन्छ अनि डेलोमा चाहिँ एउटा सिनिक ब्युटी मात्रै हो त्यहाँनिर खेल्ने त केही पनि छैन हजुर त्यहाँ तपाईँले थ्री सिक्सटी भ्युजहरू चाहिँ देख्नु सक्नुहुन्छ दुर्पिनमा पनि त्यही हो सिनिक ब्युटी मात्रै हो त्यहाँनिर खेल्नेहरू त केही पनि हुँदैन

हजुर आज हुन्छ तपाईँ कति बजी आइपुग्नुहुन्छ त्यो अनुसारले हुन्छ नि डेलो दुर्पिन बस् डेलो बस्नुहुन्छ एक घन्टा अनि दुर्पिन कति बस्नुहुन्छ त्यो अनुसारले टाइम मिल्यो भनेदेखि त तपाईँ लोले गाउँ कफेरहरू चाहिँ अलिकति टाढो नै पर्छ यहाँबाट करीब दुई अढाई घन्टा लाग्छ अन्त त्यसले गर्दाखेरि चाहिँ तपाईँले अर्को दिन मिलाएको चाहिँ राम्रो हो हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हजुर हजुर गुम्बामा नै गाडी राखिदिन्छु नि म गुम्बाकै अलिकति अगाडि हुन्छ हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ तपाईँ आएपछि मलाई कन्ट्याक्ट गर्नुहोस् न ल म आइपुगिहाल्छु नि मर्गन हाउस चाहिँ दुर्पिन साइड नै पर्छ अलिकति अर्को बाटो लिनुपर्छ कि हामीले हुन्छ फर्किँदाखेरि बाटो चेन्ज गरेर आउँदा हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ मलाई कन्ट्याक्ट गर्नुहोस् न आइसकेपछि ल हवस् हुन्छ हवस्